म चाहिँ किताब पौडेल पुस्तकबाट किन्छु त्यहाँ राम्रो राम्रो कथाहरू भगवानको कथाहरू भएको किताब बिक्री गर्छ त्यहाँ हनुमान चालिसा गीता पाठ शिव चालिसा सबै प्रकारको किताबहरू पाउँछ एकदमै पूजाको सामानहरू पनि राम्रो राम्रो पाउँछ त्यहाँ सधैँ नै सजिलो हुने म म त सधैँ त्यहीँ किन्ने गर्छु राम्रो पाउँछ सस्तो पनि पाउँछ सब सबैले त्यहाँ नै किन्ने गर्छ अरू त केही पनि पाउँदैन पूजाको सामानहरू चाहिँ त्यहाँबाट पाउँछ र म त्यहीँ नै किन्ने गर्छु त्यहाँको किताबहरू पढ्दा चाहिँ सजिलो खालको बुझ्ने सजिलो सबैलाई मनमा लाग्ने हो त्यस्तो किताबहरू पाउँछ त्यहाँ